हल्लो को बोल्नुभएको हेलो हजुर भन्नुहोस् न के काम थियो कि

हजुर हजुर अँ रेट हजुर हजुर हजुर हजुर ए खै लोन त मलाई त चाहिन त चाहिएको थियो होम लोन तर खै अहिले त लिनु सक्दैन होला हौ अहिले त बेसिक पेमा

होम लोन चाहिँ लिन चाहिँ इच्छा थियो मेरोमा मलाई हजुर हजुर हजुर हजुर हजुर है हजुर लिएको छु

ए खोइ म त पच्चिस पच्चिससम्म चाहिँ लिनु सक् लिऊँ भनेको थियो तर रेट त मलाई पुरा अलिक हाई लाग्यो ए ए हजुर हजुर ए हुन्छ नि हजुर हजुर कार लोन ए अहिले त फिलहाल म चाहिँ होस् होला अहिले कारहरू लोनहरू म चाहिँ सोचौँला हजुर हजुर ए हुन्छ नि हुन्छ हुन्छ हुन्छ सर हुन्छ ल हुन्छ सर ल ल थ्याङ्क यु हुन्छ सर ल ल